हामी दसैँ दसैँ आउँछ भनेर हामी केटाकेटी हुँदा त साह्रै खुसी हुन्थौँ बल्ल बल्ल वर्षमा एक जोडी लुगा पाउँदाखेरि सुँघ्दै राख्थ्यौँ कहिले टिका लगाउने दिन आउँछ भनेर हामी त्यो लुगा हेर्दै बस्थ्यौँ अब अहिले त हामी ठुलो भए अब अहिले त हाम्रो बुढेसकाल भयो अहिले चाहिँ यहाँ अब पूजा हुन्छ नौ दिनको दुर्गा पूजा सप्तमी अष्टमीको दिन यहाँतिर खसी खसी काट्छ कतिले राँगोहरू काट्छ त्यहाँदेखि ठुलाबडा दसैँ टिकाको दिन पूजा सक्छ सेलाए पछि हामीले टिका लगाउँछौँ टिका लगाउँदाखेरि हामीलाई ठुलाबडाहरू अ भेट भेट भेटघाट हुन्छ हामी यहाँ दही चिउरा खान्छौँ कतिले खसीको मासु चिउरा खानुहुन्छ त्यसरी नै अब हाम्रो चाहिँ यता मा मावलीपट्टि पनि टिका लगाउन जान्छौँ बुढा मावली पनि टिका लगाउन जान्छौँ उहाँहरू पनि यता आइदिनुहुन्छ हामीलाई टिकाहरू लगाइ दिनुहुन्छ दसैँको चाहिँ हाम्रो यस्तै छ हाम्रो यो दसैँ चाहिँ हाम्रो यो कालिम्पोङमा धुमधामले नै मनाउने गर्छौँ पूजा धुमधामसँगै हुन्छ दिवालीमा चाहिँ अब हाम्रो सेलरोटी चामल कुट्नुलाई धुमधाम हुन्छ चामल कुटेर पिठो हुन्छ पिठो भए पछि सेलरोटी पोल्नु धमाधम जता फर्क्यो तेलकै सेन्ट बास्ना आउँछ उता फर्के नि तेलकै बास्ना आउँछ हामी भैलेनी पनि खेल्छौँ हाम्रो दाजुभाइहरूले देउसी खेल्नुहुन्छ त्यहाँदेखि हामीहरू भाइलाई टिका लगाइदिन्छौँ भाइले हामीलाई टिका लगाइ दिनुहुन्छ त्यसरी नै हाम्रो तिहार चाहिँ हामीले त्यसरी नै धुमधामसँगै मनाउँछौँ राति हामी भैलेनी खेल्न जान्छौँ त्यहाँनेर नाच गान हुन्छ हामीलाई उहाँहरूले सेलरोटी दिनुहुन्छ खिरहरू बनाएको हुन्छ त्यस्तोहरू दिनुहुन्छ हामी खान्छौँ हाम्रो घरमा आउनेहरूलाई पनि हामी त्यसरी नै गर्छौँ माघे सँग्रातीमा पनि हामी हामीलाई हामीले जाँगर चल्यो भने सेलरोटी पनि बनाइ हाल्छौँ खसी काट्नेले खसी पनि काटिहाल्छ खुखुरा काट्नेले कुखुराम काटिहाल्छ त्यसरी नै हामीले त्यसरी नै हामीले अब खाने कुराको बारेमा चाहिँ हामी त्यसरी नै गर्छौँ मकर हामी बिहान उठेर एका एक्कासी बोल्दैनौँ हामी मकर नुहाए पछि हामी पूजा पाठ गरिसके पछि मात्रै हामीले भोलिपल्टको दिनमा हामीले यस्तो पकाएको व्यञ्जनहरू खान्छौँ मासु खान्छौँ माछा खान्छौँ के के पकाएको छ हामीले वन तरुलको टिका लगाउँछौँ टिका लगाइ दिनुहुन्छ हामीलाई ठुलाबडाले टिका लगाउँछौँ यसरी नै अब तिजको बारेमा भनौँ भनेदेखि लिएर अब चेली हतपती भेट भेटिँदैन भनेर मनाउ अब गरेको होला यो तिज चाहिँ एउटा निहुँ पिउ जस्तो अन्त ती जहाँबटा भए पनि चेलीबेटी आउनुहुन्छ हामी उहाँहरूलाई दर खाने दिन भन्छ उहाँहरूले पूजा गर्नुहुन्छ पूजा गरे पछि हामी दर खाने भनेर दर खिर बनाउँछौँ उहाँहरूलाई दिन्छौँ दर खिउ घिउ त्यसरी खा खानुहुन्छ उहाँहरूले अन्त उहाँहरू आउँदा हामीलाई एकदमै रमाइलो लाग्छ घरमा हामी पनि त्यसरी नै रमाइलो गर्छौँ खान्छौँ बस्छौँ अन्त उहाँहरू भोलिपल्ट पर्सिपल्ट उहाँहरू जानुहुन्छ त्यसरी नै हाम्रो तिज तिजको चाहिँ अब हाम्रो त्यसरी नै हाम्रो तिज चाहिँ हामीले त्यसरी मनाउँछौँ होली चाहिँ अब यतातिर अब होली चाहिँ हामीलाई रङहरू लगाइ दिनुहुन्छ पानी फिटेर लगाइ दिनुहुन्छ अब होली चाहिँ अब अब म चाहिँ नेपाली भएर होला त्यति होलिको बारेमा चाहिँ साह्रै थाह छैन पच्चिस डिसेम्बरमा पनि त्यसरी नै प्रभु यिसु क्रिस्टको भजनहरू हुन्छ अब हामी पनि जान्छौँ हामीलाई पनि रमाइलो लाग्छ अब उहाँको प्रवचन अब उहाँहरूको पास्टरहरूले प्रवचनहरू सुनाउनुहुन्छ हामी सुन्छौँ हामीलाई आनन्द लाग्छ अन्त उहाँहरूले प्रेहरू गर्नुहुन्छ हामी सुन्छौँ राम्रो लाग्छ उहाँहरूले हामीलाई हामी दसैँमा उहाँहरूलाई भाग दिएको हुन्छ उहाँहरूले हामीलाई क्रिसमसमा पच्चिस डिसेम्बरमा ल्याइदिनुहुन्छ मासु सेलरोटी खिरहरू बनार ल्याइदिनुहुन्छ यसरी नै पच्चिस डिसेम्बर चाहिँ हामी यसरी नै मान्छौँ